मेरो भनाइमा चाहिँ के लाग्छ भने अहिलेको पिँढीलाई अहिलेको भाइ बहिनीलाई हामीले आफ्नो नेपाली भाषा जुन हाम्रो मातृभाषा हो है हाम्रो चिनारी हो त्यसको एकदम जरुरी छ अहिलेको भाइ बहिनीले आफ्नो भाषालाई लापरवाही गर्छन् राम्रोसँगले बोल्नु लेख्नु पढ्नु पनि जान्दैनन् एकदमै इग्नोर गर्छन् त्यही कारण सिकाउनु जरुरी छ दिन दिनै आफ्नो परिचय बिर्सँदै जाँदैछ के हामी सबै नेपाली गोर्खे हौँ भनेर जुनै देशमा बसे पनि जुनै ठाउँमा बसे पनि आफ्नो संस्कृति आफ्नो भाषा कहिले बिर्सनु हुँदैन एउटा गीत पनि छ है जे गर जसो गर जतासुकै लैजाऊ मलाई भन्ने यो मन त मेरो नेपाली हो भन्ने त्यसरी नै आफ्नो मन सधैँ नेपाली राख्नु पर्छ अनि आफ्नो भाषा संस्कृति कहिले बिर्सनु हुँदैन